मलाई यो कानुनको चाहिँ के लाग्छ भने अहिले पुरा देशमा अपराध उयो एकदमै एकदमै डरलाग्दो उयो भइरहेको छ चारैपट्टि हङ्गामा किनभने अहिले कस् कानुनको एउटा पनि सुरक्षा छ जस्तो लाग्दैन किनभने अब यो चाहिँ अब जान्नुपर्छ सरकारले जान्नुपर्छ सुरक्षा गरिदिनुपर्छ अहिले कति क्राइमहरू भइरहेको छ रेप केसहरू भइरहेको छ त्यसमा सपोर्ट छैन नारीहरूलाई अन्त त्यो सपोर्टको लागि चाहिँ अब हामीले भन्नुपर्यो किनभने अहिले एकदमै घुसखोरहरू छ ट्राफिकमा हेरेँ त्यस्तै छ पुलिसको मदत माग्नु जाँदा कतिले गर्छ कतिले गर्दैन त्यस्तो छ पुलिसलाई पनि हामीले मदत गर्नु चाहन्छु मदत गरिदिनुहोस् किनभने अहिले एकदमै क्राइम एकदमै भइरहेको छ एकदमै संस यो देशमा एकदमै शान्ति नै छैन नानीहरू हेरे शान्ति छैन बुढाबुढी भने शान्ति छैन त्यो बुझ्दैन त्यसलाई चाहिँ अब तपाईँले अब सरकारलाई नै भन्नु चाहन्छु सरकारले चाहिँ बुझिदिनुपर्छ यो चाहिँ देशमा चाहिँ एकदमै डरलाग्दो हङ्गामाहरू भइरहेको छ त्यो हङ्गामालाई बचाइदिनु चाहिँ पुलिसको हातमा छ तर पुलिसले पनि जान्नुपर्छ देशद्रोही हुनुहुँदैन पुलिसले पनि सबैजनालाई एउटा सपोर्टमा गर्नुपर्छ पुलिसको पनि त्यति सपोर्ट लाग्दैन मलाई त्यही त अब तपाईँले चाहिँ जान्नुपर्यो किनभने एकदमै देशमा अहिले काहीँ पनि सुरक्षा छैन सुरक्षाको लागि आफै आफै बचाउनुपर्छ तर त्यसमा बचाउँदाखेरि पनि हामीले नयाँ अब केही प्रब्लम भयो भने भन्नु जाँदाखेरि पनि निकै नै कठिनै छ हामीलाई तर तपाईँले त बुझिदिनुपर्छ देशमा शान्ति ल्याइदिनुहोस् शान्ति गराइदिनुहोस् अब एकदमै एकदमै नराम्रो उयो भइरहेको छ यो देशमा